भारतीय समाजमा धर्मको भूमिका भनेको चाहिँ भारतमा सर्वधर्मलाई मानिलिएको छ सम्पूर्ण धर्महरू जति पनि संसारभरि नै भएको धर्महरूमा त्यो सबै धर्महरू नै भारत छ भने हुन्छ र सबै धर्मलाई नै भारत देशले चाहिँ मान्यता दिइसकेको छ र भारत एउटा गणतान्त्रिक देश भएकोले गर्दा भारतमा सबै धर्मलाई नै मान्यता प्राप्त छ र सबै धर्मले नै भारतलाई चाहिँ एक बनाएर राख्नमा सहयोग पुऱ्याएको छ म भन्नु चाहन्छु र अन्य धर्मको विषयमा भन्नु पर्दा प्रायः प्रायः धर्महरू सबै राम्रै नै लाग्छ जस्तै बुद्धिस्ट धर्म अब बुद्ध गौतम बुद्ध संसारमा शान्तिको दुत भनेर भनिन्छ त्यसरी नै साई साई बाबा साई बाबाले पनि धेरै धेरै राम्रो राम्रो कुरोहरू मान्छेलाई मान्छेको कर्म गर्नु पर्ने कस्तो हो भनेर उहाँले पनि सिकाउनुभएको छ उहाँले भन्नुभएको छ कि प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू सधैँ महान हुन्छ र सबै सबै धर्मको धर्मबाट नै भारत देश चलिरहेको छ भन्न चाहन्छु र विशेष गरी हामी जति पनि भारतवर्षमा विभिन्न धर्मको मान्छेहरू छौँ हामी मानिसहरू छौँ आफ्नो आफ्नो धर्मलाई मानिलिएर अघि बढिरहेको छौँ तर सबै मानव जातिले सबै भारतीय भारतमा बसोबास गर्ने भारतीयहरूले धर्मलाई सिरोपर गर्दै राष्ट्रलाई नम्बर वानको रूप सम्झेर राष्ट्रलाई नै धर्मलाईभन्दा विशेष प्रमुखता राष्ट्रलाई दिनु पर्छ भनेर म भन्न चाहन्छु